हेलो हजुर हजुर हजुर यहीँ यहीँबाट बोल्नु भएको भन्नुहोस् न के थियो ए यसको यसको लागि चाहिँ हामीले अब एकदमै दामी प्रोग्राम गरौँ भन्दैछु अब एकदम कल्चरल टाइपको अब एकदम जस्तो कि चौरस्तामा गरौँ भन्दैछु होइन सुन्नुहुँदैछ गर्नु भन्दैछु अनि हामीले चाहिँ नानीहरूलाई चाहिँ प्रेक्टिस गराउँदैछौँ अब डेन्स सिङ्गिङ के के भयो अनि हाम्रो चाहिँ अहिले स्कुलहरू लागेको कारणले गर्दा मनडे टू फ्राइडे चाहिँ आफ्टारनुन हामीले आफ्टारनुन खालि गराउँदैछौँ वान टू आवर्स एक दुई घन्टाको लागि खालि स्याटरडे सनडे चाहिँ जति सक्दो हुन्छ तपाईँले चाहिँ तपाईँको नानीलाई चाहिँ बिहानै पठाइ दिनुहोस् किनभने स्याटरडे सनडे त अब स्कुलहरू छुट्टी भएको कारणले गर्दा त्यति बेला त हामी मजाले प्रेक्टिस गर्न सक्नुहुन्छ हजुर हजुर हुँदैन हुँदैन किनभने अब उनीहरूलाई त हामी टाइम पनि दिन्छु फर स्टडिज खालि त्यो प्रेक्टिसको प्रेक्टिस खालि गराउँदैन नि त हामीले अँ हजुर तपाईँको नानी चाहिँ डान्समा एकदमै इम्प्रोभ गर्दैछ सिङ्गिङमा भन्दा पनि उसलाई डान्स डान्सिङमा चाहिँ एकदमै इन्टरेस्ट रहेछ होइन अनि डान्सिङ चाहिँ एकदम दामी दामी उसको अब दामी छ उसको अनि मैले उसलाई डान्सिङमा हालिदिको छु हजुर हजुर

हजुर हजुर हजुर प्रोग्राम चाहिँ बिहान कति एघार बजीदेखिको बेलुकाको चार बजीसम्म चाहिँ हजुर अब हामी तपाईँहरूलाई पनि बोलाउँछौँ पेरेन्ट्सहरूलाई पनि तपाईँ पनि आइदिनुहोस् आफ्नो नानीसँग आफ्नो नानीको प्रोग्राम कस्तो हुन्छ हेर्नको लागि होइन हजुर हजुर त्यही त्यही विषयमा त डान्सिङ सिङ्गिङको विषयमै त्यतिकै अरे क्या मिटिङ चाहिँ अहिले एक तारिख भनौँ न अब हजुर हुन्छ हुन्छ हुन्छ धन्यवाद